हाम्रो गाउँबस्तीमा होइन सबैको घरमा चुल्हा हुन्छ चुल्हामा अबआगोहरू फुक्छ यस्तै अब गाउँबस्तीतिर त अब गाईबस्तुहरू हुन्छ होइन यस्तै दानाहरू पकाउनुपर्छ पुरा खानेकुरा पनि आगोमै पकाउँछ होइन अब आगो फुक्दाखेरि अब धुवा आगो फुक्दाखेरि कति धुवाहरू जान्छ आँखाहरू पोल्छ होइन तर पनि अब यो अब आगोमा पकाएको चाहिँ एकदमै राम्रो हुन्छ खानेकुरा होइन स्वास्थ्यको लागि पनि राम्रो हो ग्यासमा बनाएकोभन्दा चाहिँ तर आगोमै बनाएको राम्रो हुन्छ खानेकुराहरू चाहिँ होइन जे पनि अब खानेकुराहरू आगोमा बनाएकै एकदमै मिठो हुन्छ होइन राम्रो हुन्छ आगोमा बनाएको अब आगो अब आगो अब फुक्नु चुल्हामा आगो फुक्नुको लागि चाहिँ अब एस् दाउराहरू खोज्नुपर्छ जङ्गलहरूतिर दाउराहरू लिन जानुपर्छ दाउराहरू ल्याएर खोजेर अब आगो फुक्नुको साह्रो हुँदाखेरि अब फुकेपछि अब धुवाहरू जान्छ गाईलाई दानाहरू खोले दानाहरू पकाउनुपर्छ अब अब हामी मान्छेहरू अब सबैजना होइन अब हाम्रो हाम्रो हाम्रो यता बस्तीहरूतिर त अब चुल्है अब आगो हुन्छ सबैको घरमा एक एकवटा चुल्हा त हुन्छै हुन्छ होइन चुल्हामा अब आगोहरू फुक्छ पानीहरू तताउँछ खानेकुराहरू पनि बनाउँदा हुन्छ राम्रो हुन्छ आगोमा आगोमा बनाएको खाना एकदमै अर्कै बेग्लै हुन्छ है ग्यासमा बनाएकोभन्दा पनि एकदमै बेग्लै हुन्छ होइन राम्रो पनि हुन्छ हो राम्रो हुन्छ र आगोमा बनाएको खानेकुराहरू खानेकुरा खानु राम्रो हो र पहिलाको अब अब अहिले त अब आगोको प्राय कोमा अब आगोहरू त हुँदैन यस्तो बजारहरूतिर अब चुल्हाहरू आगोहरू त चुल्हाहरू पनि हुँदैन आगोहरू पनि फुक्दैन अहिले सबैको घरमा एक एकवटा एक एकवटा ग्यास त हुन्छै हुन्छ ग्यासमै बनाएको खान्छ अहिले अब पहिलातिर त अब ग्यासहरू अब ग्यासहरू भन्ने थिएन पनि अहिले त सबै सबै परिवर्तन आएछ होइन पहिला त ग्यासहरू पनि थिएन र आगै फुकेरै अब पहिलाको पहिलानिर अब हाम्रो बाजे बाजेबराजूहरूको पालामा होइन अब आगो फुकेर नै खाना खानेकुराहरू बनाउँथ्यो होइन खानेकुराहरू बनाउँथ्यो अब यसरी गाईबस्तुहरूलाई अब दानाहरू टेकाउनुपर्छ पानीहरू तताउँछ अब अहिले पनि अब हाम्रो पनि छ अब हामी पनि अब ग्यास त हुन्छ सबैको घरमा ग्यास पनि हुन्छ तर एक एकवटा चुल्हा पनि हुन्छ एक एकवटा चुल्हा पनि छ होइन त्यस्तो चुल्हामा पानीहरू तताउँछ गाईलाई दानाहरू दानाहरू टेकाउँछ पानीहरू खानेकुराहरू बनाउँछ हो आगोमा पकाएको अब चुल्हामा पकाएको खानेकुराको टेस्टै अर्कै हुन्छ बेग्लै हुन्छ राम्रो पनि हुन्छ स्वास्थ्यको लागि राम्रो पनि हो होइन राम्रो हुन् राम्रो हुन्छ आगोमा चुल्हामा बनाएको सबैको घरमा अब अहिले त अहिले त प्राय कोमा हुँदैन पनि चुल्हा आगोहरू फुक्दैन पनि तर अब चुल्हामा पकाएर खाएको चाहिँ अर्कै टेस्ट हुन्छ राम्रो हुन्छ होइन अहिले सबै अब परिवर्तन आएको छ कसैकोमा आजकल लाउनु हुँदैन पनि हो राम् आगोमा पकाएर खानाको बेग्लै नै छुट्टै नै बेग्लै नै बेग्लै छुट्टै हुन्छ होइन राम्रो हुन्छ अब आँखाहरू त पोल्छ होइन आगोमा अब हाम्रो यता गाउँबस्तीतिर त चुल्हा आगो आगोहरू फुकेर खानेकुराहरू बनाउँछ गाईलाई दाना पनि दानाहरू पनि दिन्छ होइन यो अब अब यो आगो चु आगो फुक् आगो चुल्हा चुल्हामा आगो फुकेर खाना बनाउनु नै राम्रो हो होइन अहिले त अब फुक्दैन तर अब हाम्रोतिर त फुक्छ हो राम्रो हो